बागवानी वा गार्डनिङ सुरु गर्न चाहिँ मलाई एकदमै उत्प्रेरित कहाँबाट भयो भने चाहिँ लक डाउनदेखि त्यतिखेर चाहिँ घरबाट कहीँ निस्किन नापाएकोले गर्दा घरमै हामीहरू चाहिँ फुलहरू रोप्ने गऱ्यौँ है गार्डनिङहरू गर्न थाल्यौँ अन्त गार्डनिङमा चाहिँ मैले एकदमै विभिन्न प्रकारको फुलहरू रोपेको थिएँ त्यसमा चाहिँ सिजनलहरू थियो कति अन्त कत्तिहरू प्लान्ट्स मलाई चाहिँ ज्यादा चाहिँ प्लान्ट्सहरू रोप्थेँ किनभने प्लान्ट्सको चाहिँ अब घरि घरि रोप्नु पर्थेन एकपल्ट रोपेपछि सधैँभरि भइबस्थ्यो अन्त अर्को चाहिँ सिजनल सिजनल चाहिँ अब सिजनल्समा चेन्ज गरिबस्नु पर्थ्यो अन्त सिजनलमा सबसेभन्दा रहिबस्ने फुल चाहिँ थियो एउटा गोदावरी भन्ने थियो एउटा त्यो फुल चाहिँ हामीहरूले एकदमै अगस्तहरूतिर रोप्थ्यौँ है अन्त अगस्तहरू रोपेर चाहिँ दिसम्बर जनवरीहरूमा मजाले फुल्थ्यो है अन्त त्यो एकदमै लामो समयसम्म बस्थ्यो अन्त अर्को फुल चाहिँ ऊ त्यो थियो के भन्छ अन्त क्यालेन्चो भन्ने एउटा फुल थियो है त्यो पनि एकदमै राम्रो फुल्थ्यो अन्त लामो समयसम्म नै बस्थ्यो त्यही भएर मलाई चाहिँ जुन चाहिँ फुल चाहिँ एकदमै लामो समयसम्म बस्थ्यो अन्त हेर्दा एकदम राम्रो देख्थ्यो म त्यो फुलहरू चाहिँ फुल हाम्रो ज्यादातर चाहिँ अब आफ्नो गार्डनमा लगाउथेँ अन्त प्लान्ट्सहरू पनि थियो मलाई चाहिँ अब प्लान्ट्सहरूको कलेक्सनहरू गर्न एकदमै मन पर्थ्यो है अन्त अन्त अर्को कुरा चाहिँ अब हाम्रो दिदीको चाहिँ उता एकजना दिदीको चाहिँ उता नर्सरी थियो के है अन्त दिदीको नर्सरीमा गएर मैले भक्कु प्लान्टहरू फुलहरू लिएर आएँ अन्त दिदीलाई अब सिकाइहरू पनि मागेँ कहाँ कुन चाहिँ फुल कसरी रोप्छनहरू भनेर है अन्त लिएर त्यो फुलहरू लगाउँथ्यौँ अनि त त्योहरू फुलहरू रोप्दा गार्डनिङहरू गर्दा चाहिँ एकदमै पिस हुन्थ्यो अब कुनै कुराको टेन्सनहरू पनि हुन्थेन है अब एकदमै हामीहरू त्यो गार्डननिङ गर्नमा इन्भल्भ हुन्थ्यौँ अब केही कुराको अब दिमागमा असरै पर्थेन अन्त त्यही भएर मलाई गार्डनिङ गर्न चाहिँ एकदमै मनपर्छ